वनभोजको लागि म मेरो परिवारहरूसँग है म हामी खोलाहरू जान्छौँ है खोला रेली खोला जान्छौँ है अन्त रेली खोलामा गएर हामी वनभोज गर्छौँ है किनभने रेली खोला एकदम शान्त खोला हो त्यति ठुलो खोला पनि होइन है त्यहाँनिर हामी गएर खाना पकाउँछौँ खान्छौँ त्यो खोलामा पौडी खेल्छौँ है कतिजना मेरो साथीभाइहरूले त्यो खौराउ खोलामा गएर कतिजनाले बल्छी माछा बल्छी पार्ने खेल्छ माछा हुन त पक्रिनु त त्यति पक्रिँदैन तर पनि एउटा मौजको लागि है हामी हाम्रो है हाम्रो आमाहरूले खानाहरू बनाउँछ हामी त्यो खानाहरू बनाउनको लागि हामी पानीहरू ल्याइदिन्छौँ है पानी ल्याउँछौँ दाउराहरू खोज्छौँ अन्त आमा पार्टीहरूले खानाहरू बनाउनु हुन्छ मिठो मिठो अनि हामी त्यहाँदेखिको बाद चाहिँ हामी खेल्नु जान्छौँ खोला खेल्छौँ अब यो यस्तो सौन्दर्यता प्रकृतिको है यो ठाउँहरू है यस्तो सुन्दर छ त्यो सुन्दरतामा मौज लिन्छौँ हामी है अन्त यस्तो शान्त वातावरण शान्त नेचरमा प्रकृतिमा आउँदा आफूलाई आभास हुन्छ कि जिन्दगीमा धेरै पनि जति समस्या कष्ट आओस् यो प्रकृति जस्तो हामी शान्त हुनुपर्छ शान्त भएर चाहिँ अघि बढ्नुपर्छ र हरेक पल हामीले यो प्रकृतिको सुन्दरताको रसपान गर्न सक्नुपर्छ जसले हामी हाम्रो मनलाई पनि हाम्रो जीवनमा जे जे पनि घटिरहेको छ जे जे पनि हामीले सहनु परिरहेछ त्यो सबै दुःख कष्टहरूको हामी एकक्षण भए पनि भुलिन सक्छौँ र खुसी रमाउँ यो जिन्दगीलाई अलिक रमाउन सक्छौँ है अनि खुल्ला समयमा त के र त्यसै हामी त्यही प्रकृतिको सुन्दरतालाई रमाउँदै हेर्दै खोला खेल्दै बस्छौँ